हाम्रो गाउँमा महिलाहरू सालमा एकपटक सबैजनाले खोर्सानी घाममा सुकाएर सबैजना मिलेर एक जग्गा एकट्ठा भेला भएर रमाइलो गर्दै बात गर्दै हाँस्दै भोज खाँदै दिनभरि मिलेर खोर्सानी पिसेर पाउडर बनाउँछ त्यसपछि त्यो पाउडरहरू जति पनि घरमा युज हुन्छ बाँकी जो उब्रिन्छ त्यो सबै बजारतिर लगेर बेच्ने काम गर्छन् र यो